ए त्यहाँ गाउँको उता ससुराली खालको त्यो मान्छे आफ्नो पर्ने ल्याएको रहेछ हो

ए त्यो बाहिर डिसेन्ट्री

अँ छ घरि घरि बिग्रिरहन्छ त्यो त

ए अँ सरकारी हो घरि को आउँछ घरि को आउँछ अँ

अहिले बर्खाले त झन् अहिले कक्र्याक क्रक्याक भइरहेको छ

त्यही त त्यही त सरकारी त अब त्यही त हो मान्छे नेग्लेक्ट गरिदिन्छ अँ

त्यही त

अनि फोन गरेर पो जानुपर्छ अँ

ल ल म फोन गर्छु नि ल ओके